मलाई मेरो सेकेन्ड प्रडक्टको नेगेटिभ एक्सपिरियन्स सेयर गर्नु पर्दा चाहिँ सन्सक्रिमको दिन चाहन्छु सन्स क्रिम चाहिँ हामीले रेगुलर बेसिसमा प्रयोग गर्नु पर्ने हुन्छ किनभने यसले हामीलाई सनबर्नबाट मात्र होइन तर हानिकारक युभी रेसहरूबाट पनि बचाउँदछ यस्तो जरुरी प्रडक्ट भएर पनि मार्केटमा धेरै नराम्रा सन्सक्रिमहरू पाइन्छ ती मध्ये मैले प्रयोग गरेको जोयको सन्सक्रिमबारे म चर्चा गर्न चाहन्छु यसको दुई तिन प्रयोग बाद मेरो अनुहारलाई र्यासेसहरू निस्कन थाल्यो यसको प्रयोग छोडेर पनि घामको सम्पर्कमा आउँदा र्यासेसहरू आई नै रह्यो यसमा एसपिएफ पनि धेरै निकै कम्ती हुन्छ अनि प्याराबेनी फ्री पनि हुँदैन जो चाहिँ हामीलाई सनबर्नबाट वा फिर हानिकारक युभी रेसबाट जोगाउन सक्षम छैन